उन्नाइस अगस्त उन्नाइस सय पैँतालिस बिस अक्टोबर उन्नाइस सय पन्चानब्बे तेह्र जुलाई उन्नाइस सय तिरा तिरानब्बे बिस डिसम्बर उन्नाइस सय नब्बे पन्ध्र अगस्त उन्नाइस सय पैँतालिस